केटी मान्छेले मात्रै खाना पकाउँछ भन्ने होइन नि त केटाहरूले पनि सघाउनुसक्छ केटीहरू त बिमार हुन्छ कोही बेला त्यति बेला हेल्प हुन्छ केटाहरूले पनि पकाउँदैछ भने हाम्रो त घरमा सबैले पकाउँछ प्राय हामी बिमारहरू भयो भने कोही बेला हामीलाई अल्छी पनि त लाग्छ सधैँ बिहान पनि पकाउनु बेलुका बाह्र बजे गर्दाखेरि त्यही कारण म त भन्छु मेरो दाजुभाइहरूलाई पका भनेर पकाउनुहोस् भनेर पकाउँछ अनि मिठो पकाउनुहुन्छ दादाहरूले पनि पापाले पनि बन पापाले पनि पकाउनुहुन्छ अब त्यस्तै परिस्थिति आइहाल्यो भने नत्र त हामी पकाइहाल्छौँ कोही बेला त अब हामीलाई पनि पकाउँदा पकाउँदा अल्छी लाग्छ हामीलाई पनि त कोही बेला त रेस्ट गर्नु मनपर्छ त्यति बेला त म भन्छु दादाहरूलाई पकाइदिनुहोस् भनेर पकाउनुहुन्छ सुँगुरको मासुहरू छ मासुहरू छ भने प्राय दादाहरूले पकाउनुहुन्छ किनभने मजाले मसलाससला पिसेर बनाउनुहुन्छ नि त दादाहरूले चाहिँ मिहिनेत गरेर मेरो हस्बेन्डले पनि मिठो बनाउनुहुन्छ सुँगुरको मासु त झन् मिठो बनाउनुहुन्छ तेल नहालि बनाउनुहुन्छ पहिला भुट्यो भुट्यो भुट्यो अनि पछाडि तेल त सुँगुरको मासुमा त हाल्छ हाल्नेले तेलहरू तर हाम्रो चाहिँ प्राय तेल नहालि नै पकाउँछ किनभने त्यसमा त पुरा बोसो आउँछ बोसोले नै तेलको यो गरिहाल्छ काम गरिहाल्छ अन्त माथिबाट प्याज हाल्यो अरू सामग्रीहरू हाल्यो लसुन अदुवा जिराहरू त्यस्तो त हाल्नै पर्यो सुँगुरको मासुमा त सुँगुरको के अरू मासुमा पनि त्यो लसुनहरू बिना त मिठो हुँदैन अझै सुँगुरको मासुमा त रायो साग हालेको दामी हुन्छ मिठो काट्नु चाहिँ हुँदैन हातले भचाउँदै लामो लामो काँचो काँचो टाइपको बनाउनु पर्छ आम्माम कत्ति भात रुच्छ मिठो हुन्छ